पुसाइँ पिकनिक जाउँ है हामी दुई अब दुई घर मिलेर यसो छरछिमेकीहरू भएर गजलडुब्बा जाउँ होला हौ त्यहाँनिर यसो घुम्ने जग्गाहरू पनि राम्रो छ हो कता जानु गजलडुब्बा जाउँ न उमा ए जता भए पनि जाउँ न गजलडुब्बा जाउँ न त्यहाँ घुम्ने जग्गा चाहिँ राम्रो छ नि त यसो फोटोसोटो खिच्नु राम्रो हुन्छ नि त अब तुलसी आएको रहेस तुलसी उमा छ्यामा पुसाइँ हामी जाउँ न परिवार सोध्नुपर्छ भयो भने जाउँ न दुई तिन घर मिलेर गाडी रिजर्भ गरौँ कति भन्छ भाडा मिलेर जानुपर्छ हुन्छ होला हौ भाडा मिलाएर जानुपर्छ अब खानापिना त्यही त होला नि यसो भात सब्जी दाल मासुहरू पनि लानुपर्छ लानुपर्छ नि हौ त्यही त छ अलिकति खुसीको

अँ पैसा चाहिँ उठाउनै पैसा मिलेर उठाउँ हो अन्त सबै कुरो उँधै किन्नुपर्छ उँधै पाउ उयो कराही भाँडाहरू लानुपर्छ पकाउने तुलाउने थालहरू लिएर जानुपर्छ त्यस्तै चलाउनु पर्छ है हुन्छ पकाएर लाँदा हुन्छ हुन्छ हजुर मासु खाउँ न मासु खाउँ माछा त अलिकति उयो हुन्छ बरु मासु खानुपर्छ हौ खान्छ नि ब्रोइलर पोल्ट्री लानुपर्छ भइहाल्छ सुँगुर खसी त नखाउँ होला हौ सुँगुरै ल कि सुँगुर कि पोल्ट्री लानुपर्छ अँ जे हुन्छ सल्लाह गरेर जाउँ न

हजुर हजुर एउटै लैजाउँ नै सब्जी के हुन्छ मिलाउनु पर्छ हुन्छ टक बनाउँदा पनि पैसा चाहिँ अब अलिक दिनु नि पुसाइँले हामी सौदा गरिहाल्छौँ नि अँ पुसाइँले अलिक निकाल्नु नि भइहाल्छ ए हुन्छ हुन्छ हुन् हुन् हुन्छ हुन्छ हुन्छ